हाम्रो कालिम्पोङ क्षेत्रमा चाहिँ थिएटरहरूमा नोबिल्टी र कञ्चन सिनेमा हल थियो पहिला चाहिँ अब कञ्चन सिनेमा हलमा जान्थ्यो नोबेल्टीमाम जान्थ्यो आबो त्यो अब अहिले छैन अहिले ड्रिम थिएटर छ अहिले त्यही ड्रिम थिएटरमा चाहिँ हामी म चाहिँ गएको छुइनँ